कुनै पनि चित्र कोर्नु अगाडि चाहिँ तपाईँले पहिला चाहिँ बनाउनु आँटेको कुराको बारेमा चाहिँ एकदमै जानकारी हासिल गरी अनि एकदमै त्यो कुरालाई अध्ययन गर्नु पर्छ जसरी चरा बनाउनु आँटेको बेलामा अब चराको चित्रहरू चराको फोटोहरूदेखिको लिएर सबै कुरा एकदमै मज्जाले हेरिवरी यो कसरी हुँदो रहेछ पखे पखेटाहरू कसरी बनाउनु पर्दो रहेछ खुट्टाहरू कसरी बनाउनु पर्दो रहेछ आँखाहरू कसरी बनाउनु पर्दो रहेछहरू भनेर चाहिँ एकपल्ट एकदमै अध्ययन गर्नु पर्दछ अनि सेकेन्डमा चाहिँ त्यो कुरालाई एकदमै आँखा चिम गरेर तपाईँले त्यो कागजमा के बनाउनु आँट्नु भएको छ त्यो कुरा चाहिँ तपाईँले एकपल्ट आँखा चिम गरिवरि सोच्नु पर्दछ त्यो कागजमा तपाईँले के बनाउनु चाहनुहुन्छ त्यसको बदली चाहिँ जब बनाउनु सुरु गर्नुहुन्छ बनाउनु सुरु गर्दा गर्दा जब तपाईँ बिचमा पुग्न हुन्छ तब चाहिँ अन्तको त्यसलाई सक्ने नभए त्यसलाई अन्त गर्ने सोच चाहिँ राख्नु हुँदैन त्यो सोच राखेपछि चाहिँ आफूले एकदमै नराम्रो भएको जस्तो अनि बिचमै छोडिछोडि छोडनु मन लाग्ने भावनाहरू आउँदछ र जब त्यस्तो हुन्छ त्यति बेला चित्र एकदमै नराम्रो हुन जान्छ र तपाईँले त्यो चित्रलाई नमन पराउने नभए त्यसलाई फ्याँक्ने सम्भावनाहरू धेरै छन् त्यसपछि तपाईँलाई कुनै पनि एउटा व्यक्ति नभए एउटा मान्छे बनाउँदाखेरि जब बनाउनु हुँदैछ तब त्यसको जिउ बनाउँदाखेरि तपाईँले त्यसको हात त्यसको खुट्टा त्यसको टाउको अनि त्यसको घाँटीहरू कस्तो प्रकारले अडिएको छ त्यो बनाउनका लागि त्यो त्यो बनाउनमा तपाईँलाई सहायता गर्नुको लागि चाहिँ तपाईँले स्टिक फिगरलाई एकदमै मास्टर गरेको हुनुपर्छ स्टिक फिगरमा के हुँदा छ भन्दाखेरि एक दुईवटा लाइनमा नै तपाईँको हात खुट्टा अनि तपाईँको घाँटी तपाईँको जिउलाई तपाईँले एकदमै सजिलो रुपमा बनाउनु सक्नुहुन्छ अनि त्यसमाथि नै तपाईँले अझै पनि एकदमै डिटेलमा तपाईँले त्यो चित्रलाई बनाउनु सक्नुहुन्छ त्यसको पछि तपाईँले लाइट अनि डार्कनेसको तपाईँले एकदमै सिकेको हुनुपर्दछ तब तपाईँ उज्यालो र अँध्यारोसँग चाहिँ खेल्नु जान्नु सक्नुहुन्छ तब चाहिँ तपाईँको चित्रमा धेरै सुधार आउँदछ लाइट र छायाँ रेखा चित्रमा दुई सबैभन्दा महत्त्वपूर्ण तत्त्वहरू भन्न सक्नुहुन्छ किनभने जब तपाईँले यो कुरा चाहिँ लाइटमा छ यो कुरा चाहिँ अँध्यारोमा छ भनेर चाल पाउनु हुन्छ त्यति बेला चाहिँ त्यो चित्र एकदमै जिवित भएर उठेको जस्तो लाग्दछ अनि तपाईँले कस्तो खालको माध्यम चलाउनु हुँदैछ त्यो पनि तपाईँले त्यही त्यति बेला नै तपाईँले एकदमै डि डिसाइड गरेको हुनुपर्दछ जब तपाईँले डिसाइड गर्नुहुन्छ कि तपाईँले कि त कलम चलाउनु हुन्छ कि त तपाईँले मसी चलाउनु हुन्छ कि त तपाईँले चारकोल चलाउनु हुन्छ नभए तपाईँले कुनै पनि एउटा डिजिटल उप उपकरणहरू चलाउनु हुन्छ त्यतिबेला त्यसको एकदमै फाइदा अनि बेफाइदाहरू जानेको हुनुपर्दछ र त्यही हिसाबमा तपाईँले आफ्नो चित्रलाई बनाउनु सक्नु हुँदछ